हजुर अब म यता घुम गएको थिएँ हो बजारबाट अनि घुम जाँदाखेरि चाहिँ अनि मेरो अलिक अर्जेन्टै थियो हतार पनि भइराखेको छ मलाई र जाँदाखेरि अन्त अब भाडा त भाडा त दिनुपर्यो अनि भाडा दिँदाखेरि त मेरोमा चेन्ज पनि छैन अन्त म कसरी चाहिँ मिलाउनु पर्ने अब अनलाइन पे गर भन्दैछ अनलाइन पे गर्नु त छैन मेरोमा त्यस्तोहरू त म चलाउँदिन हो अन्त म क्यास चाहिँ छ मेरोमा क्यास छ त्यो पनि चेन्जै छैन अब अब कसरी चाहिँ मिलाउनु पर्ने अब भनेर भन्दाखेरि चाहिँ खै ड्राइभरले पनि के यस्तो हो खै चेन्ज पनि बोक्दैन रहेछ

खै कसरी चाहिँ मिलाउनु हो अब चेन्ज चाहिँ अब चेन्ज पनि छैन अब नेक्स्ट टाइम दिन्छु भन्दा पनि मान्दैन होला अब त्यो ड्राइभरलाई नै भन्छु अब ड्राइभरले के कसो गर्छ हो अनि खै ड्राइभरले पनि कुरै बुझेको जस्तो गर्दैन अब मैले त्यत्रो भनेको मेरोमा अनलाइन जिपेहरू चल्दैन भनेर अन्त सिधै अब मेरोमा त फाइभ हन्ड्रेडको छ हो त्यही दिएको त खै चेन्ज छैन दाजु बिहान बिहानै बोनीको टाइममा के गरेको भन्छ खै अब के गर्नु गर्नु अब म त अब हत्तार पनि परिरहेको छ हो अब कसरी चाहिँ मिलाउनु पर्ने हो भनेर मैले सोच्दै थिएँ अन्त ड्राइभरले खै कताबाट खै चेन्ज गरेर ल्याउँछु भन्यो गएको गएको भयो आहिलेसम्म आउपुगेको पनि छैन त्यत्रो चेन्जहरू त अब बोक्नुपर्छ नि ड्राइभर मान्छेहरू भएर अब हामीले अब यता उता ट्राभल गर्ने बानी अब पैसा अब त्यस्तै भइहाल्छ